यो जाडो महिनाको कुरा गर्दाखेरि अब जाडो महिनाको अलिकति बोल्दाखेरि पर्वहरूमा जस्तो फुलहरूको बिरुवा लगाइन्छ फुलहरू बिरुवा लगाएर यो गदावारी ढकमक्क फुलेको डेलियाहरू डेलियाको ढकमक्क फुलेको र केही मसिना फुलहरू ढकमक्क फुलेको देखिन्छ यहाँ मेरो घर छेउमा पनि अब धुप्पीहरू के अरे लह लह बढ्दैछन् र लालुपातेहरू फुलेर रातै भयो भयो भएको देखिन्छ र यस्तै छ यहाँ र फागुन लागे पछि चाहिँ हामी मकै फागुन सात गते यहाँ यहाँ पाँच गते छ गतेदेखि हामी म मकै लगाउने सुरु गर्छौँ र फुलमा पानी र आयो फुलमा पानी मल जल यो यस्तै केही बिरुवाहरू लगाउने जस्तो इस्कुसको खेतीहरू यतिखेर सायद लगाइन्छ इस्कुसको खेती अब हामी यहाँ त हुँदैन र पनि बेला त यही हो जस्तो लाग्छ मलाई र अहिले चाहिँ यति हामी के गर्छौँ फुलको भन्दाखेरि फुलको त्यति ठुलो खेती होइन फुलको घरको अगाडि सानो चारकुने आँगनमा हामीले सानो अलिकति फुलहरू रो रोपेका छौँ त्यो फुलमा पानी लगाउने कामहरू मल जल गर्ने कामहरू गोडगाड गर्ने कामहरू अब यस्तै गरिन्छ